बहिनी अस्ति मैले तपाईँको दोकानबाट तपाईँको एमभिपियुसीबाट एस एट जेल जाम लिक्विड लगेको थिएँ अन्त त्यो चलाएपछि चाहिँ नि मलाई यति साह्रो त्यो प्रोडक्ट मन पऱ्यो किनकि त्यसमा लेखिएको जति पनि बाइ पछाडिपट्टि त्यसको इन्स्ट्रक्सनअनुसारै मैले चलाएको थिएँ र त्यसको रिजल्ट चाहिँ मैले राम्रो पाएँ किनभने त्यसले साँच्ची नै हातको स्किनलाई पनि बिगार गर्दैन रहेछ स्किन पनि एकदम स्मुथ बनाउँदो रहेछ र मेरो हात फुटेन अरू सर्फहरू चलाउँदाखेरि साबुनहरू चलउँदाखेरि मेरो हात फुट्थ्यो तर यो चलाएकोदेखि चाहिँ मेरो हात फुटेन र अर्को कुरा चाहिँ अब मैले यहाँ त हाम्रो कालिम्पोङमा पानीको दुःख छ थोरै पानी चलाउनुपर्छ पुऱ्याउनुपर्छ र यो लिक्विड चलाएर मैले धुँदा चाहिँ मैले कम्ती पानीले पनि धेरै लुगाहरू धुनु सकेँ साँच्ची नै फिँज त्यति उठ्दैन रहेछ आउँदैन रहेछ र त्यसलाई पखाल्नु पनि मलाई सुविधा भयो कम्ती पानी खर्च लाग्यो अनि एकैतालमा त्यसले त्यो लुगाभित्र गाडिएको मैलाहरू सबै निकाल्दो रहेछ अनि त्यो फेरि जस्तो अब हामीले सुनेका थियौँ पढेका थियौँ त्यो प्रोडक्टले चाहिँ लुगाको मैला मात्रै निकाल्दैन तर त्यो मैला निकालेको मैला पानी जुन चाहिँ छ त्यो लुगा धोएको पानी पनि फुलहरूमा पनि तपाईँले हाल्नु सक्नुहुन्छ भनेर बताइएको थियो त्योअनुसार मैले फुलहरूमा पनि लगाएँ साँच्ची नै फुलहरू पनि एकदमै राम्रो भएर आएको छ प्लान्टहरू सबै मेरो त राम्रो भयो त्यसको केही नकारात्मक त्यसको असर परेन सबै जागिराखेको छ राम्रो भएको छ अनि साँच्ची नै रोज चाहिँ एकदम राम्रो फुल्दो रहेछ एकदम अरू फुल पनि राम्रो भयो मेरो त कोपिलाहरू थुप्रै लाग्यो एकदमै राम्रो भयो अन्त म चाहिँ यो प्रोडक्टसित एकदमै खुसी छु अनि त्यो कतिचोटि चाहिँ मैले त्यो लुगा धोएको पानीले भुइँहरू पनि धोएँ अनि नालीहरू पनि सफा गरेँ र एउटै कुराले थुप्रो कुरो हुनुसक्यो सफाइको कामहरू हुनुसक्यो र मलाई चाहिँ एकदमै फाइदा लाग्यो फेरि यसको कम्ती चलाउँदाखेरि अरूबेला सर्फहरू चलाउँदा साबुनहरू चलाउँदा चैँ मैले पुरा पानी त्यो धुनुको लागि नै त्यो

रेकमेन्ड गरिदिन्छु गरी पनि सकेको छु कतिलाई साथीभाइहरूलाई मैले भनिसकेको छु आफन्तहरूलाई राम्रो लाग्यो यो प्रोडक्ट चाहिँ मलाई